हाम्रो गाउँमा पनि एउटा ठुलो फुटबल ग्राउन्ड छ त्यहाँनिर चाहिँ सालैपिछे फुटबल म्याच हुन्छ सालैपिछे फुटबल खेलाउँछ र त्यो ग्राउन्डलाई चाहिँ सालैपिछे त्यो ग्राउन्डलाई प्रयोग गर्छ र त्यसमा चाहिँ ज्यादा मात्रामा प्रयोग गरिन्छ त्यो ग्राउन्ड चाहिँ त्यहाँनिर चाहिँ खेल्ने खेलाडीहरू पनि अन्य ठाउँहरूबाट आउँछ र त्यहाँनिर चाहिँ सालैपिछे नै फुटबल फुटबलको स्टार्ट गराउँछ है फुटबल खेलाउँछ सालैपिछे र त्यसै कारण त्यो ग्राउन्डको प्रयोग हुन्छ र ग्राउन्ड पनि एकदमै ठुलो छ र सजिलो ठाउँमा रोडकै साइडमा एकदमै ठुलो छ त्यहाँ चाहिँ अब सालैपिछे फुटबल खेलाउँछ र मानिसहरू पनि त्यहाँनिर चाहिँ आउँछन्